ध्वनि प्रसारणमा प्रयोग हुने मुख्य कुरा एउटा स्पिकर पनि हो जस्तो एम्प्लिफायर हुन्छ एम्प्लिफायरको धेरै काम हुन्छ र एम्प्लिफायरको काम सपोज मानिलिउँ भनेदेखि एउटा सिङ्गो शरीर भयो अँ त्यसको स्पिकर भन्ने कुरो चाहिँ हाम्रो कानसम्मको हो त्यो एम्प्लिफायरमा जुन बोलिन्छ त्योबाट आवाज चाहिँ स्पिकरबाट निक्लिन्छ है त्योबाट सबै अँ जनताले मान्छेले लिसनरले सुन्छ है त्यही त्यो स्पिकर धेरै प्रकारको हुन्छ धेरै प्रकारको हुन्छ त्यसमा तपाईँको साइज अनुसार पनि हुन्छ सानोदेखि लिएर ठुलोसम्म हुन्छ त्यो त्यसको चाहिँ तपाईँको कामअनुसारको त्यो स्पिकरको हुन्छ जस्तो हामीले जस्ट गीत मात्रै सुन्नु मानिलिउँ अरे यही मोबाइलमै हामीले गीत सुन्नुभयो भने मोबाइलमा नि स्पिकर हुन्छ त्यो एकदमै देख्नु मतलब एकदमै सानो हुन्छ त्यसै गरी अब रेडियोमा अलिक ठुलो हुन्छ यो घरमा बजाइने बाजाहरू घरै प्रकारले राखिन्छ मानेर अहिले टिभीमै भनौँ टिभीमा पहिलाको पुरानो टिभीहरूमा अँ ठुलो ठुलो खालकै स्पिकर हुन्थ्यो अहिलेको एलसिडि टिभीमा सानो खालको हुन्छ है अन्त त्यो टिभी स्पिकरको मैले चाहिँ अहिले बताउँदैँछु साइजहरू हो अन्त त्यसअनुसार नै काम हुन्छ भन्ने अनि जुन प्रकारले एउटा व्यावसायिक रूपमा चलाइने स्पिकरको एकदमै ठुलो हुन्छ अनि त्यसको सबैभन्दा मुख्य चाहिँ के भन्छ कोइल नै हुन्छ भोइस कोइल भनिन्छ त्यसको इस्प्रिङ जस्तो हुन्छ त्यो ठुलोको व्यावसायिक रूपमा चलाइने स्पिकरको कोइल चाहिँ तिन इन्ची देखि उँभो साइज हुन्छ अँ जुन हामीले चलाइने त्यो टिभीतिर हुने चाहिँ एकदमै कम्ती मात्रको कोइल हुन्छ त्यो चाहिँ अलिकति ठुलो आवाज गर्दाखेरि पनि चाँडो बिग्रिने सम्भावना हुन्छ तर त्यो जुन व्यावसायिक रूपमा चलाइने स्पिकरको चाहिँ कोइल एकदमै अन्त स्पिकर पनि तपाईँको धेरै प्रकारको हुन्छ मैले भन्नु चाहेको चाहिँ एउटा बाजा बजाउनेहरू एउटा बास गिटार बजाउँनेको स्पिकर भिन्दै हुन्छ लिड गिटार बजाउँनेको भिन्दै हुन्छ अनि त्यो सबै लिएर हामीले गीत गाउँने बजाउने गीत सुन्ने त्यो प्रोफेसनल व्यावसायिक रूपमा साउन्ड सिस्टम ध्वनि प्रसारण सञ्चालन गर्ने त्यसको स्पिकर चाहिँ एकदमै क्वालिटीको अनि धेरै प्रकारको हुन्छ ठुलोदेखि सानो पनि प्रयोगमा आइन्छ अनि मैले खासै भन्नु चाहेको हो भने यो मेन कुरो स्पिकर नै हो जतिनै कुरो अरू एम्प्लिफायर अरू सामानहरू जतिनै राम्रो भए पनि अन्तमा आएपछि स्पिकर नै चाहिन्छ अन्त स्पिकर चाहिँ सबैभन्दा एकदम राम्रो खालको हुन पर्छ